हेलो हो त अब यहाँदेखिन्को त वहाँसम्म जानुलाई पच्चिस सय लिन्छु अँ उता राउन्ड लगाएर हुन्छ अनि कतिजना जति हुनुहुन्छ त ए ल अनि कतिजना छ त मान्छे

ए हुन्छ अनि त ए ल त त्यसो भए म गाडी लिएर निस्केको त ल अनि त

कता हो हजुर अँ आइपुगेँ ए हो अँ अँ अँ देखेँ त ल अनि खोइ त मान्छे तिमीहरू दुईजना मात्रै देखेँ त ए लु त लु चढ्नु लु बस्नु मिलेर बस्नु ल

ए ल ल ल जाऔँ न त लु ए ल ल अनि यो चाहिँ यो त चिन्नुभएको होला कालचिनी भनेर ए अनि यो चाहिँ हो हाँसिमारा अन् अनि त यो चाहिँ हो नि के भन्छ यसलाई सातताली बस्ती हो त यही हो ए अनि त मोदु पनि भन्छ अनि त अलिक यो चाहिँ हो के भन्छ यसलाई दलसिङपाडा अब आउँछ भुटान आउँदैछ अब बेसी छैन अलिकति छ यो चाहिँ हो बिहिबारे भुटान पस्यो यो चाहिँ मङ्लबारे यो मङ्लबारे हो अब भुटान गेट आउँछ गेटभित्र चाहिँ तिम्रो कार्ड छ जुन चाहिँ भोट फोटोहरू भोट फोटो चाहिन्छ भइहाल्छ अहिले त किनभने भुटानभित्र त्यति साह्रो पस्नु दिँदैन त्यही भएर खोलिदिएको हौ निस्क ऊ यो दुईजना मान्छे बसेको छ नि पुलिस त्यही पुलिसलाई चाहिँ भोट फोटो दिनु देखाउनुपर्छ सो गर्नुपर्छ अनि त तिनीहरूले समात्छ अनि त तिमी कति घन्टामा फर्किने त्यो सोध्छ अनि त त्यहाँ लिख्छ अन् त्यो अनि चप्पलको दोकान जुत्ताहरू त्यही होटेलमा पसेर के खाने सबै कुरै छ हेर न यी राम्रोसितले ल ल ल हुन्छ जानुपर्छ बस त गाडीमा गाडीमा बस सबैजना ए राम्ररी मिल सिटमा पच्चिस सय मैले त पहिल्यै तप् भनिराखेको थियो हुन्छ नि हुन्छ पिछाडि डिस्काउन्ट गरौँला नि मिलाएर लु